मैले अनलाइनमा एउटा रक किनेको थिएँ कि त्यो सामानहरू राम्रै नहुँदो रहेछ च्याङ्ले न च्याङ्ले अनलाइनको सामानहरू चाहिँ मगाउनु नहुने रहेछ हौ साह्रै आजकल त नराम्रो सामानहरू आउनु थालेको छ अनलाइनमा अब अनलाइन गर्नेहरूले पनि राम् बिजनेसको लागि राम्रो गर्नु भने चल्ने हो नभएदेखि त चल्दैन अनलाइन पनि अब